हेलो हजुर हेलो हजुर

इलेक्ट्रोनिक्स चिज प्राय प्राय सबै नै छ फ्रिज भयो अँ के भन्छ टिभीहरू भयो साउन्ड सिस्टमहरू भयो है त्यस्तो सबै नै छ प्राय प्राय सबै नै छ इलेक्ट्रिकल जुन चाहिँ आइरन भयो त्यस्तो राइस कुकरहरू हजुर स्ट्यान्डवाला फ्यान पनि छ जो त्यो वल फ्यान पनि छ सिलिङ्ग फ्यान पनि छ स्ट्यान्डवाला फ्यान तपाईँको फिफ्टिन हन्ड्रेडदेखि स्टार्टिङ छ जुन चाहिँ अलिकति मामुली हुन्छ त्यो अलिक उयो भने ब्रान्डको होइन त्यो त्यो चाहिँ फिफ्टिन हन्ड्रेडदेखि छ जस्तै उषाहरू लानु भयो भने चाहिँ ट्वेन्टी फाइभ हन्ड्रेडदेखि माथिको छ अँ उषाको चाहिँ ग्यारेन्टी हुन्छ तपाईँको वन इयरको हजुर वारन्टी हुन्छ वन इयर वारन्टी हुन्छ त्यसमा चाहिँ तपाईँको अब मिन्स फ्यान एकदम चल्ने भित्रको जुन मोटर छ त्यो बिग्रियो भने चाहिँ तपाईँको रिप्लेस हुनुसक्छ मिल्नु सक्दैन उषा ब्रान्ड ब्रान्डमा चाहिँ मिल्दैन अरू लोकल कम्पनी लोकलहरूमा चाहिँ अलिकति मिलाइ दिनसक्छु ब्रान्डमा त एमआरपी जति छ त्यति नै हो हजुर त्यो चाहिँ अब कस्टमरको जुन चाहिँ फिडब्याक छ त्यो चाहिँ राम्रो छैन त्यसमा चाहिँ र पनि हामी कतिजना अब कस्टमरहरू त्यस्तै खालको आउँछ हो सस्तो खोज्ने भनेर चाहिँ हामी त्यो चाहिँ राख्छौँ ग्यारेन्टी चाहिँ त्यसको चाहिँ हाम्रो दोकान बिहान नौब जीदेखिको बेलुका आठ बजीसम्म हजुर हजुर त्यो टाइममा चाहिँ जति बेला आउनु भयो भने पनि भेट्नुहुन्छ हुन्छ आउनुहोस् न अलिकति अरू सामानहरू लानुभयो चाहिँ अलिकति एडजस्ट हुनुसक्छ नि हुन्छ हुन्छ हुन्छ मोस्ट वेलकम हुन्छ